राज्यका अति आदरणीय प्रमुख धार्मिक व्यक्तिहरू हुन् र उसले हामीलाई धेरै नै धेरै नै ज्ञान दिनुभएको छ ऊ चाहिँ हामीलाई धेरैभन्दा धेरै नै ज्ञान दिनुभएको छ र उसले उसले दिएको ज्ञान पनि ऊ हाम्रो लाइफको सबैभन्दा ठुलो मान्छे नै हो र उसले दिएको ज्ञान पनि धेरै राम्रो छ धेरै राम्रो छ उसले अब उसले सिकाउनुभएको छ हामी कसरी पूजापाठ गर्नु हैन उसले सिकाउनुभएको छ हामीलाई कसरी पूजापाठ गर्नुपर्छ किरा फट्याङ्ग्रा मार्नु हुँदैन मान्छेको रेसपेक्ट गर्नुपर्छ मान्छेलाई कहिले पनि निचा देखाउनु हुँदैन हैन उसले अब हामी कसरी धर्ममा हिँड्नुपर्छ हैन राम्रो हो सबै धर्म नै राम्रो हो तर उसले अळब हाम्रो धर्मको बारेमा सिकाउनुहुन्छ हामीलाई ज्ञान दिनुहुन्छ हाम्रो धर्मको बारेमा ज्ञान दिनुहुन्छ र

ज्ञान दिनुहुन्छ हाम्रो धर्मको बारेमा पनि धेरैभन्दा धेरै नलेज दिनुहुन्छ जुन कुरो हामीलाई थाहा भएको हुँदैन त्यो कुरा दिइराख्नुभको छ अनि त सधैँभरि दिनुहुन्छ र ऊ उसले पनि धेरै राम्रो गर्छ हामीलाई हैन ऊ उसले पनि धेरै राम्रो गर्छ कसरी पूजापाठ गर्नुपर्छ कसरी अब गुम्बातिर गएर पूजाहरू गर्नुपर्छ हैन कसरी आफ् आफूभन्दा ठुलोको रेस्पेक्ट गर्नुपर्छ र र कसरी कसै कहिले पनि कि अब किरा फट्याङ्ग्रा मार्नु हुँदैन कहिले पनि आफूभन्दा आफूभन्दा निचा देखाउनु हुँदैन मान्छेहरूलाई त्यही नै सिकाउनुभएको छ र

किरा फट्याङ्ग्राहरू मार्नु हुँदैन कुन पाप हो यो कुन पाप हो कुन पाप हैन त्यो कुरा पनि जनाइराख्नुभएको छ र पाप कुरा गर्नु हुँदैन पाप काम कहिल्यै पनि गर्नु हुँदैन भनेर बुझाउनु हुन्छ सिकाउनुभएको छ हामीलाई त्यहीबाट नै हामीले धेरैभन्दा धेरै ज्ञान पाइरहेको छ